मलाई चाहिँ अब हाम्रो अर्थ छोडेर बाहिर अरू प्लानेटहरूतिर चाहिँ यस्तो हाम्रो अब हामी जस्तै लिभिङ अब लिभिङ अब ह्युमनहरू के एनिमल्सहरू हुन्छ जस्तो लाग्दैन होइन किनकि अब अहिलेको जेनेरेसनमा हामी कति डेभलोप्ड भइसकेको छ होइन र अहिले पनि त्यस्तो रिसर्चहरू गरिरहेको छ र कुनै पनि रिसर्चले अहिलेसम्म चाहिँ अब भन्न सकेको छैन कि अब त्यस्तो अब लिभिङ ए लिभिङ बिइङ्सहरू त्यो प्लानेटहरूतिर अब हुन सक्छ भनेर चाहिँ भन्न सकिएको छैन होइन र अब अब आउँदो फ्युचरमा के हुन्छ थाहा छैन होइन होइन र फ्युचरमा के हुन्छ थाहा छैन तर अहिलेसम्म चाहिँ अब त्यस्तो रिसर्चहरूमा त त्यस्तो छैन कि अब लिभिङ अब अरू प्लानेटहरूतिर चाहिँ अर्थदेखि बाहिर अरू प्लानेटहरूतिर चाहिँ यस्तो अब लिभिङ्स बिइङ्सहरू अब त्यस्तो मान्छेहरू हामी जस्तै अब ह्युमन्सहरू चाहिँ हुन्छ जस्तो लाग्दैन